अहिले हेर्नु होस् न भविष्यमा चाहिँ हाम्रो खेतीपाती हामी बस्तीवाला हौँ कृषि हौँ कृषकहरू र अब यो खेतीपातीको विषयमा भन्दा भन्नु पर्दाखेरि कति अप्ठ्यारो जस्तो लाग्छ मलाई पनि अप्ठ्यारो अप्ठ्यारो लाग्दैछ कसो भने हाम्रो बाउ बाजेको पालामा चाहिँ कृषि खेती भन्नाले अब धेरै भर पहिला पहिला हुन्थ्यो बारीमा अब हामी हो जोतेर खनेर बारीहरू जोत्ने अब पुरै जोताइ हुन्थ्यो बारी बाँझो मार्थ्यौँ के अरे उठाउँथ्यो पहिला खेतीको टाइममा भयो पछि मल छ रोपेर मर मलहरू बोकेर बारीभरि गाईको मल पुरा बाह्र पन्ध्रवटा वस्तुहरू हामी पालेको हो दुध पनि बोकेको हो खाएको पनि हो दुध पनि पुरा मकैको भातहरू मकैको ढिँडोहरू खान्थ्यौँ कोदोको खेती कोदोको कोदो रोप्थ्यौँ हो अब गाउँ नै हाम्रोमा त व्यक्तिगत मेरो मात्रै होइन यता गाउँवासीले सबैले शिर पुच्छरदेखि लिएर खेतीबारी लगाएको बारी खेतीहरू कोदो मकै बारीमा आम्ममामा वालछेल उफ्रिँदै पाफ्रिँदै भने पछि सबैले अब मकै लगाउँथ्यो बारीभरि पुच्छरदेखि हामीले गाई वस्तु ब के अरे बजार जाँदाखेरि देख्थ्यौँ त अब खेतीमा त पहिला बजार अजार अलगडादेखि वारिपारि मकै पुरै कोदो रोप्थ्योँ ड्याम्मै अब मकै भाँच्यो पछि अब त्यसलाई घाँस काटेर चिल्लो पारेर गाई वस्तु पुरा पालेको हुन्थ्यौँ गाई वस्तुलाई घसाएर गाईको घाँस पुरा लगाएर गोठ गोठमा सारेर वस्तुहरू रो रोपेर मोल्याउँथ्यौँ हो र अब त्यो कोदो रोप्थ्यो हो अब गर्दाखेरि कोदो मात्रै होइन मकैहरू क कतिले हिउँदे मकै लगाउँथ्यो प्रशस्त मात्रामा खेतीबारीमा बाँझो एउटा पनि हुन्थेन त्यो घरबार बाहेक अहिले त देख्दैछु गाउँमा त त्यो मकैको बोट पनि कता कता मात्रै छ कि अन्त त्यो मकैकै अहिले ढिँडो पकाई खाने कुरा त कति भन्नु र अब त्यो मकैको भात कोदोको कोदो रोप्नु छोड्यो मान्छेले अलि अलि मकै लगाउँछ कोदो देख्दैन कहीँ टाडो टोडो वारि कसै कसैले लगाउँछ होला लगाएको रहेछ अन्तखेरि को कोदोको ढिँडोहरू कोदोको पिठोहरू मगाउनु पर्ला अहिले उहिले त हामी प्रशस्तै मात्रामा मकै होइन कोदो पनि खान्थ्यौँ हामी कोदो रोटी कोदोको भातहरू कोदोको ढिँडोहरू खाएको अझ याद छ मलाई कि अन्त यस किसिमले चाहिँ अब पहिलाको खेती र आकासमा अहिलेको खेतीपातीमा धेरै आकास पातालको फरक पर्दा देख्दैछु किनभने मान्छेहरूले अब हाम्रै हामीले खेती गरेको ठाउँमा अहिले बाँझै छ मान्छेको बारी खेतीहरू प्रायः प्रायः बाँझै छ कतिजनाले अब धान रोप्थ्यो हामी ति धान अहिलेको खेती धान पनि रोपेको छैन खेत खेतमा किनभने मान्छको रोजगारी बढेर अब अलिकति खन्नु पर्दाखेरि ठिका माग्छ पाँच सय छ सय अब हाम्रो पालामा त एक रुपे दुई रुपेमा रोजगारी गरेको अब रो रोजगारी गरेको खेताला प्रशस्त मात्रामा पाउँछ पन्ध्र बिसजना खेताला लगाउँथ्यो गाई वस्तु प्रशस्त थियो बाह्र पन्ध्रवटा वस्तु हामी अहिले पालेको हो पाँच चार एउटा बाछा बाछी मसिनो बर ब ब बाछा बाछी सबै मिलाएर त्यसरी मकै गर्दाखेरि त्यो बसी बसी ओछ्यानमा दुध मही प्रशस्त अनि भएन मलहरू प्रशस्त हुन्थ्यो त्यो वस्तु अनुसार बारीमा ड्याम्मै मकै रोपेर के हरे मल छेरेर खेती लाइन्थ्यो हो साग सब्जीदेखिको लिएर मकै कोदो पुरै हुन्थ्यो फापर छर्थ्यौँ हामी अहिले त एउटा देखा पर्दैन त्यो अब त्यहाँको मान्छे किन है बाँझै देख्छु वारि हाम्रो गाउँ बाहेक टक्लिङ सोरेङ यता वारिपारि अरू साथी भाइहरू टाड् टाडो आउँथे बस्तीकै हाम्रो दाजु भाइहरूले पनि सोद्धाखेरि बारी बाँझै छ हो हो यहाँ जस्तै हो म त हाम्रोमा गाउँ मात्रै होला भन कालेबुङको एक ठाउँ त्यो सिन्देबुङ भन्ने उँधो जाँदा हामी यता सुन्दुङपट्टि गएको गाडीबाट हेरेको दाहिने देब्रे हेरेको बाँझै खेतबारी त बाँझै मजाको टार परेको रातो रातो परेको माटो चार तर त्यो खेती चाहिँ त्यहाँ देखिन मैले बाँझै अब त्यो बर्खा महिनामा पानी प्रशस्तै आउँछ यस्तो अहिले अहिलेको झरी बादलको टाइममा ते त्यति बेला पनि त्यो बाँझो नमारेको बाँझै अन्त मैले कतिजनालाई सोधेको यहाँ अब खेतीपाती गर्ने मान्छे बारी बाहिर देश पो गयो भन्छ हो अब पाखामा विदेश अब हजुर अरबहरू भनौँ दुबई कहाँ कहाँ अब गयो होला पढेको होला बाहिर गयो अन्त खेतीपाती कसले हेर्ने त्यो भन्दा बेसी कमाइ त बाहिरबाट उनीहरूले ल्याउँदो रहेछ पैसाहरू क्या हो पैसाहरू तलबदारीहरू बहुत धेरै धेरै अब यही गाउँमा पनि त्यस्तै छ